हाम्रो परिवारमा पहिलो त विवाह अनि चारलाई अति नै सुन्दर ढङ्गमा हामी मान्ने गर्दछौँ जस्तै हामी तामाङको हेर्यो भने लोसर हामी मान्ने गर्दछौँ जसमा कोको मेन्दोको टीका लगाएर सबैजना आफ्नो परिवारहरूको सन्तानदेखिन्को लिएर सबैजना भेला भएर यसलाई दसैँको रूपमा मान्ने गर्दछ अनि विवाहलाई एउटा पवित्र सम्बन्ध भन्ने हामीमा यस्तो धारणा छ अनि विवाह हुनुभन्दा अघि संलग्नता हुने गर्दछ जहाँ छोरी चेलीको घरमा छोरोको हातबाट छोरोको घरबाट कोसेली ल्याउने गर्दछ अनि त्यसपछि औँठीहरू साट्ने गर्दछ अनि यसरी नै विवाहहरू हुने चलन गरि रहेको छ